अस्तिको हप्ता मैले एउटा टिसर्ट किनेको थिएँ फ्लिपकार्डबाट एकदमै राम्रो क्वालिटीवाला राम्रो एकदमै सस्तो दाममा एकदमै धेरै एकदमै राम्रो थियो मैले मेरो साथीलाई पनि सजेस्ट गरेको थिएँ वहाँबाट किन्नु भनेर एकदमै राम्रो थियो त्यो टिसर्ट अस्तिको हप्ता छ सात दिन बाद अगाडि किनेको हो एकदमै क्वालिटी पनि राम्रो कलर पनि नजाने धेरै राम्रो खालको टिसर्ट थियो मलाई पुरा मनपऱ्यो अझै मैले सेकेन्ड टाइम पनि किन्छु भनेर सोचिरहेको थिएँ र मैले मेरो साथीहरूसँग पनि जोड गरिकन सबैलाई किन्न लगाएको थिएँ एकदमै राम्रो लाग्यो